नानीहरूको चित्रकला सिक्ने त म म यस्तो सोच्छु कि कोही उमेर हुँदैन सानोदेखि अब उनीहरूलाई पेन्सिल या कलर पेन्सिल दिएर अब एउटा खाता दिइहाल्यो भन्दाखेरि त्यहाँ कोर्दै गर्छ र त्यसले गर्दा तिनीहरूको अब माइन्ड डेभलप हुन्छ कि अब कस्तो खालको गर्दाखेरि अब कुन चाहिँ कलर युज गर्दाखेरि के बनिन्छ र अब सापोज उनीहरूले अब त्यस्तै कोर्दै कोर्दै केही बनिहाल्यो भन्दाखेरि अब त्यसले गर्दाखेरि उनीहरूले अब थाहा हुन्छ कि अब यस्तो गर्दाखेरि त्यस्तो बनदो रहेछ भनेर होइन अनि म यस्तो सोच्छु कि अब चित्रकला गर्नको लागि अब नानीहरूले सानोदेखि दियौँ भन्दाखेरि उनीहरूको ब्रेन डेभलपमा डेभलपमेन्टमा पनि धेरै हेल्प हुन्छ र उनीहरूको एक प्रकारले माइन्ड पनि धेरै एक्टिभ हुन्छ एक्टिभ रहन्छ नानीहरको सानोदेखि नै र त्यो नानी अब एउटा आर्टिस्टिक टाइपको स्किल डेभलप गर्छ र एक्टिभ र वाइज खालको हुन्छ अलिकति त्यो नानी स्मार्ट खालेको हुन्छ